आज पनि याद आउँछ ती मूलहरू अब हामीले सानामा लिएको कतिवटा कुराहरू अनि हामीले आफ्नो बाजे बोजूले भन्नु भएको अब ती कथाहरू कथाहरू अनि हामीलाई साँचो जस्तो बनाएर उहाँहरूले भन्नु भएको धेरै सम्झना आउँछ अनि सानामा सुनेको कथाहरू हामी वरिपरि बाजे बोजूको वरिपरि बसेको त्यो कथाहरू उहाँहरूले भन्नुभएको चाहिँ साह्रै सम्झना आउँछ मलाई